हजुर यो अब नेपाली भाषा भनेको चाहिँ आफ्नो अब भाषा हो है अब आफूलाई मनपर्छ किनभने यो भाषा काहीँ पनि लोप भएर नजाओस् जस्तो मलाई लाग्छ जति नै हामी अरू अरू भाषा युज गरे पनि तर आफ्नो नेपाली भाषा भनेको नेपाली भाषा हो किनभने यसलाई कहिल्यै पनि हराएर जानु दिनुभएन होइन यो नेपाली भाषा भनेको जहिले पनि अघि बढेर जाओस् है यसलाई लोप नभओस् नजाओस् भन्ने चाहिँ मलाई लाग्छ किनभने यो नेपाली भाषा भन्ने कुरो चाहिँ यो यसमा चाहिँ हाम्रो नेपालीपनको एउटा आत्मीयता जोडिएको हुन्छ त्यसले गर्दाखेरि चाहिँ यो नेपाली अरू जति नै भाषा बोले पनि हाम्रो यो नेपाली भाषा भन्ने कुरो चाहिँ एकदमै उच्च लाग्छ किनभने मान्छेले अहिलेको अवधिमा सबैले इङ्लिस बोल्ने है हिन्दी बोल्ने प्रायः म देख्छु तर म चाहिँ के भन्छु भने अब नेपाली साहित्य र नेपाली भाषालाई चाहिँ जहिले पनि म स्मरण गर्छु र अहिले पनि यो भाषा चाहिँ अब यो हाम्रो ठाउँमा चाहिँ अब जागृत भएर बसोस् र जति पनि म जति पनि मान्छेहरू हाम्रो नेपालीभाषी सारा देशभरि छरिएर बसेको छ उहाँहरूलाई म यही भन्न चाहन्छु प्लिज आफ्नो नेपाली भाषालाई चाहिँ जहिले पनि अगाडि बढाएर जोगाएर राख्ने प्रयास गरौँ किनभने यो तिम्रो मेरो मात्रै होइन यो अब तपाईँको मात्रै होइन यो सारा नेपालीको आफ्नो भाषा हो है यसलाई चाहिँ हामीले जहिले पनि जोगाएर राख्नु आफ्नो मातृभाषा हो होइन यसलाई हामीले जहिले पनि अब साँचेर राखौँ प्लिज नेपाली प्रायः लेख्ने प्रयास गर्नुहोस् तपाईँहरूले यसमा चाहिँ मेरो धेरै मन दुखेको कारण के हुन्छ भने हाम्रो नेपाली मान्छेहरूले चाहिँ प्रायः नेपाली पढ्दैन इङ्लिस लेखेको अरू के के लेखेकोहरूलाई पढ्छ तर हामीले जुन नेपाली लेखेर हामीले फेसबुक या ट्विटर या कुनै इन्स्टाग्राम या काहीँ पनि हामी पोस्टहरू गर्छौँ तर कसैले त्यसलाई यहाँ अनदेखा गरेको देख्छु म प्रायः र प्लिज तपाईँ जति पनि नेपालीहरू छ जति पनि हामीले बा देश विदेशमा छरेर बसेको छ त्यसलाई चाहिँ हामीले आफ्नो भाषामा चाहिँ जहिले पनि अ अग्रसर सम्झनुपर्छ है नेपालीले लेख्दैमा हामीले मुर्ख सम्झनुहुँदैन किनभने आफ्नो भाषा हो आफ्नो भाषा जहाँ पनि बोल्नुपर्छ लेख्नु पाउनुपर्छ है हामीले पढ्नुपर्छ नेपाली भाषा जस्तो मिठो शब्द नै अब अरू भाषामा छ जस्तो लाग्दैन मलाई चाहिँ